हेलो भाइ दार्जिलिङ है अस्ति मैले तपाईँको दोकानबाट साडी किनेको थिएँ नि थाहा छ त्यो साडी त आम्मामामामा कस्तो खालको रहेछ हो त्यो त अलिकति पानीले बिझ्नेबित्तिकै रङ् स्वात्तै गयो कसै त्यो साडीमा के अरे ऊ यसमा नम्बर रहेछ तपाईँले दिनु भएको थियो होइन यसमा छ भनेर त्यहाँ हालिदिनु भएको रहेछ त्यहाँबाट मैले कल गरेको अन्त कस्तो तपाईँहरूले त्यस्तो सामानहरू बेचेको हामी यत्रो टाढोबाट आएको होइन तपाईँले त्यहाँनेर के अरे दार्जिलिङ जस्तो जगामा तपाईँहरू बसेर त्यस्तो खालके लुगाहरू सामानहरू बिक्री गरेको त्यस्तो त कस्तो खालके सामान दिनु भएको साडीको त डाङडुङ कलर गयो अलिकति पानी लाग्दाखेरि नै अन्त त्यही पनि के अरे धागो सरेको जस्तो पो छ पूरा धागो सर्दैछ हो कस्तो त्यस्तो खालको हो भाइ अब तपाईँले भन्नु पर्ने थियो नि त हो यो त साह्रै ठे साह्रै राम्रो छैन अन्त यो त अलिक राम्रो क्वालिटीको लानुहोस् अनि हामी त पैसा दिने धियौँ त त्यसै त लाँदैन नि होइन तपाईँले जति भन्यो मैले त्यति नै पैसा दिएँ घटाइनँ पनि घटाएको भए पनि त भनेर भन्नु नि घटाइनँ पनि जति भन्यो त्यतिमै मैले दाम दिएँ होइन तपाईँले नगर्नु पर्ने थियो नि हो त्यति साह्रो त किन किन कस्टमर त राख्नु पर्यो नि त हो कस्टमर राख्नु त आफूबाट पनि छ नि त होइन तपाईँहरूले जस्तो पायो त्यस्तै मालहरू लिन र टा टाढाको हो भनेर जस्तो पायो त्यस्तै माल भिरायो भनेदेखि हामी त सबैलाई भन्छौँ नि फलाना त्यो जगामा फलाना जगामा फलाना दोकानमा चाहिँ नजानु है महा खतम दिन्छ सामानहरू त्यो जगामा चाहिँ नजानु भनेर त हामी त्यस्तो भन्छौँ पनि अन्त तपाईँहरूले त्यसको लागि त अलिकति अब दसैँको टाइम आयो होइन यति बेला त झन् राम्रो राम्रो राम्रो राम्रो क्वालिटीकोहरू सामानहरू तपाईँहरूले लुगाहरू बिक्री गर्नु पर्ने त्यत्रो ठुलो दोकान भएर कहाँ राम्रो हुन्छ त्यस्तो त्यस्तो राम्रो हुँदैन नि त होइन हामीलाई त राम्रो लाग्दैन हाम्रो त यहाँ त्यस्तो छैन क्या हाम्रो त एकदमै राम्रो छ मैले त त्यहाँनेर किन्नु चाहेको पनि म किन्ने पनि थिइनँ होला के तर अब दार्जिलिङ गएको त्यत्रो दार्जिलिङ जाँदाखेरि केही न केही त लिएर जाउँ न भन्दाखेरि तपाईँको दोकानमा पस्दाखेरि साडी साह्रो मन पर्यो हो साडी मन परेर मैले साडी किनेको तर अब त्यस्तो रङ् जान्छ भनेर धागो सर्छ भनेर त्यो त्यस्तो घटिया क्वालिटीको थियो भनेर मैले जानेको भएदेखि त मैले किन्ने पनि थिइनँ तर तपाईँले चाहिँ भन्नु पर्ने हो यो चाहिँ राम्रो छैन भनेर कस्टमरलाई जुन चाहिँ कस्टमरले राम्रोसँगले तपाईँलाई भनेको जस्तो दाम दिँदैछ भनेदेखि त्यो कस्टमरलाई चाहिँ तपाईँले सतर्क गराउनु पर्छ यो राम्रो छैन यो त्यति राम्रो छैन अर्को राम्रो क्वालिटीको म दिन्छु यो लानुहोस् न भनेर चाहिँ तपाईँले भन्नु पर्ने थियो अलिकति बेसै बेसी नै पैसा दिएर हामी लाने थियौँ होला होइन तर तपाईँले चाहिँ बिक्री भयो यिनीहरू यो टाढोको आयो मेरो यो बिकेको छैन लुगा ला लगी लाई लगिहालोस् यसले मेरो बिक्री त भयो भनेर तपाईँ खुसी भयो होला तर यहाँ कतिजना मान्छेले भने मैले त भनेको छु यो फलाना दोकानमा दार्जिलिङमा यो फलाना फालना दोकानमा चाहिँ नजानु है यहाँ त महा घटिया दिँदो रहेछ सामानमा मैले त भन्दे पनि मैले त कतिजनालाई हो त्यस्तो गर्नु हुँदैन नि भाइ मान्छे भनेको चाहिँ सबै एउटै हो के चाहे दार्जिलिङको होस् चाहे कालिम्पोङको होस् होइन कस्टमर भनेको चाहिँ एउटै हो कस्टमर चाहिँ एउटा भगवान् हो कस्टमर आएन भने चाहिँ तपाईँहरूको दोकान सुक्छ बुझ्नु भयो अन्त बिक्री हुँदैन त्यस्तो खालको माल त जबरजस्ती भिराउनु हुँदैन नि त बुझ्नु पर्छ यो चाहिँ बुझ्नु होस् है भाइ यो राम्रो लागेन एकदमै राम्रो लागेन